ओ भाइ तपाईँकोबाट किनेको साबुन नुहाउने साबुन मलाई एकदम राम्रो लाग्यो ठिक लाग्यो अन्त त्यो नुहाउने साबुन चाहिँ मलाई बहुत मनपऱ्यो त्यसको अब त्यो साबुनको पनि अब गुण पनि राम्रो लाग्यो फेरि उसको बास्ना पनि राम्रो लाग्यो नुहाउने साबुन फिट रहेछ राम्रो रहेछ एकदम मगमग बास्ना आउने साबुन रहेछ न नुहाउ नुहाउ जस्तो साबुन र तपाईँले यो फेरि किन्यो भने त्यो त्यस्तै अब साबुन दिनुहोस् है